विशेष मेरो खेतीपाती त कम्ती हो र पनि वरिपरि पाखा बारीमा चाहिँ मैले धेरै बिरूवा सिक्किमबाट ल्याएँ सिक्किममा मेरो ब बहिनी चाहिँ फरेस्टमा हुनुहुन्थ्यो फरेस्ट डिपार्टमेन्टबाट कतिवटा बिरूवाहरू ल्याएर मैले जमिनमा लगाएँ त्यो एउटा जमिनमा लगाएर त्यो ठुलो पनि भयो अहिले पनि अझैसम्म पनि छ